हजुर मेरो क्षेत्रको विद्यालयमा पनि अब इतिहास पढाइने गर्छ है र अब इतिहासमा अब के भन्दा चाहिँ अब परिवर्तन के गराउनु सकिन्छ भन्दाखेरि चाहिँ अब जस्तो अब हामीले पढेको बुकमा पढेको अब इत बुकबाट सुनेकोमा चाहिँ अब धेरै नै अन्तर हुन्छ जस्तै अब गोर्खाल्यान्डको अब कुरा गरौँ है जस्तो अब ए हामीले त अब गोर्खाल्यान्ड माग्नेको मात्रै सुन सुन्छौँ नि त सुन्छौँ नि त होइन अब माने माग्नेहरूको अब तर्फको कुरा सुन्दाखेरि चाहिँ हामीलाई चाहिँ किन नदिएको होला गोर्खाल्यान्ड यो त हाम्रो अधिकार रहेछ है हामीलाई दिनु पर्ने हो भन्ने लाग्छ तर चाहिँ अब इस्टेटले किन दिएको छैन है अब त्यो कुरा हामीले बुझेको छैनौँ तर यो कुराहरू चाहिँ अब किताबमा लिखित रूपमा आयो भने चाहिँ हामीले अब कसरी माग्दैछ र किन दिनु सकेको छैन के कारणले दिँदैन त्यो पनि अब हामीले चाहिँ अब बुझ्नु सक्छौँ किताबमा हो भने चाहिँ हामीले पढेर हो भने चाहिँ हामीले त्यो बुझ्नु सक्छौँ नि त होइन त्यसरी नै चाहिँ अब मलाई चाहिँ अब इन्डियामा भएको अब घटनाहरू मध्ये चाहिँ अब कुन चाहिँ घटना चाहिँ अब हिस्ट्रिमा लेखिनु पर्छ भन्ने लागेको हो भने चाहिँ त्यो उरी सर सर्जिकल स्ट्राइकको बारेमा चाहिँ अब जसरी अब हाम्रो इन्डियाको सोल्जर्सहरूले फाइट गरेर है दुस्मनहरूलाई हराएको थियो अब यो कुरा चाहिँ अब मलाई इतिहासको पन्नामा चाहिँ अब लेखिनु पर्छ जस्तो लाग्छ